म चाहिँ है एउटा है टुरिस्ट टुरिस्टै हो उसँग अब यसो बात मारेको थिएँ है अब उसले सोध्दै थियो अब होइन हिन्दीबाट अब म त नेपाली हो हिन्दीबाट सोध्दै थियो त्यो जग्गाहरू कस्तो कस्तो छ कहाँ कहाँ त्यो राम्रो जग्गा अलिक घुम्ने खालके यस्तो भन्दै थियो सोध्दै थियो मैले भनेँ अब यहाँ यहाँ यो जग्गा यस्तो छ यस्तो यस्तो त अब घुम्नु पनि सकिन्छ है हिल साइटहरू अब उनीहरू चाहिँ अब मेन अब सिटीको रहेछ है सिट सिटीहरू साइटको अब उयो उनीहरूलाई त अब यस्तो त अब होइन मजा लाग्छ नि त हिल साइटहरू हिल एरियाहरू हेर्दा मजा लाग्छ त्यही अनि भन्दै थिए अनि मैले पनि सोधेँ अब उता चाहिँ कस्तो हुन्छ कस्तो कुन चाहिँ ल्याङ्ग्वेज बोल्छ यस्तो यस्तो उनीहरूले पनि अब अब उनीहरूको लाइफस्टाइल र अब यताको लाइफस्टाइल भिन्दै भिन्नता हुँदोरहेछ होइन उनीहरू अब कहाँ सिटीमा अब त्यो पोल्युसन उयोतिर बस्ने अब यता यता हामी भनेको अब हिल साइटतिर है यताउता घुम्नलाई मजा आउँदैछ अर्कै फिल हुँदैछ र अब हुन पनि हो है होइन अब जस्तै हामीलाई अब यहाँबाट उता जाँदा अर्कै फिल हुन्छ यस्तै खालके